मेरो माथिल्लो घरको काकाले मलाई धेरै दिन अघिदेखि भन्नुभएको थियो कि एउटा सानो आफ्नै एउटा बगैँचा ल लगाउने र यो काम विगत हप्ता सम्पन्न पनि भयो र काकाले मलाई आग्रह पनि गर्नुभएको थियो कि छुट्टीको समयमा अ आइतवार पारेर मलाई सघाउनुपर्छ है भनेर र मैले पनि त्यो आइतवार है मैले त्यो मिलाएँ र काकासँग काका सँग बिहानदेखिको काम भयो र घरको एउटा छेवैको एउटा राम्रो जग्गामा एउटा आफ्नो बगैँचा लगाउने काकाले एउटा जुन एउटा निर्णय लिएको थियो त्यो जुन जग्गा छानेको थियो एकदमै राम्रो घामहरू पर्ने मजाले राम्रो र त्यो बगैँचा लगाउन बारबेर गर्नु मैले सघाएँ बाँसहरू काट्नु मैले सघाएँ ढुङ्गाको साइड साइडमा यसो अलिअलि देवलहरू पनि लगायौँ तारपुलिन हरू पनि लगाउने काम गर्यौँ र अरू फुलहरू अब त्यो के के कता कता रोपेर कता कता गमलाहरू कता कता लथालिङ्ग भएको त्योहरूलाई मजाले क्रमैसँग राख्नु मैले त्यो सघाएँ मलहरू यसरी कम्पोस्ट मलहरू यसरी गरेर पत्ताहरू काट्नुहरू मैले सघाएँ र त्यो दिन दिनभरि काम गरेर बेलुकासम्म काम गरेर एकदमै राम्रोसँग काम भयो मजाले एउटा सुन्दर देखियो बगैँचा पनि अनि मैले काकालाई यही एउटा सल्लाह दिएँ कि अब तपाईँले अब यो बगैँचामा एकदम ऋतु ऋतुमा फुल्ने फुलहरू लगाउनुहोस् र अब यो बकल यो अब योपालि मखमली गोदावरी फुल्ने एउटा समय हो र अर्को पालिको लागि चाहिँ गोदावरी यो मखमलीहरू यो प्रकारले तपाईँले यसको के भन्छ बिरुवाहरू यसरी लगाउनुहोस् यसरी तयार पार्नुहोस् कम्पोस्ट मलहरू त्यो उक्त फुलहरूको निम्ति कम्पोस्ट मलहरू यो यसरी बनाउनुहोस् यसरी पत्ता काट्नुहोस् मलहरू यस्तो प्रकारले गर्नुहोस् बलौटे माटोहरू भयो अझ मलिलो माटो भयो कालो माटोहरू भयो यो विभिन्न प्रकारको यो प्रकारले सजाउनुहोस् पटहरू यो प्रकारले तयार गर्नुहोस् र यहाँ यसरी राख्नुहोस् पानीहरू कस कसलाई नियमित रूपले हाल्नुपर्छ कसलाई हाल्नुहुँदैन अथवा कस्तो प्रकारले गर्नुपर्छ यो कुरोहरूको मैले एकदमै उहाँलाई जानकारी गराएँ र तपाईँले अब बगैँचालाई एकदमै हराभरा सुन्दर देख्नु अझ तपाईँले एउटा के भन्छ यो मनी प्लान्टहरू भयो यस्तो सकुलेन्टको प्रकारको फुलहरू भयो अनि यो क्याक्टसको प्रकारको फुलहरू भयो एकदमै राम्रो राम्रो प्रकारको फुलहरू अनि यसरी झुन् झुन्डाएर राख्ने फुलहरू है फुल्ने फुलहरू र यस्तो अन्य धेरै विषयहरूमा मैले काकाले एउटा यस विषय मैले हेरेँ सरसल्लाह दिएँ